हेलो हजुर मिस हजुर सरिता मिस बोल्नु भएको हो ए हजुर मिस त्यही त यो नानीहरूको चिल्ड्रेन्स डेको लागि नि हामीले त्यो सल्लाह गर्नुपर्ने थियो नि मिस कि अब आउँदैछ नि हजुर अन्त हामीले चाहिँ हजुर तपाईँले के के सोच्नु भएको छ भनेर नि अब मैले पनि कतिवटा कुराहरू सोचेको छु होइन के के गर्ने हो हामीले चिल्ड्रन्स डेमा अनि तपाईँले पनि के के सोच्नु भएको छ होला नि होइन त्यो हामी दुईजनाले उयो गरेर चाहिँ त्यति बेला गर्नुपर्छ भनेर नि अनि हामी हजुर हजुर हजुर हजुर हजुर नानीहरूलाई नानीहरूलाई मनपर्ने उनीहरूलाई दुधहरू भयो मिठाईहरू त्यो पनि हामीले खानाको पनि अलिकति गर्नुपर्छ नानीहरूको लागि हजुर हजुर हजुर हुन्छ नानीहरूलाई नानीहरूलाई त्यो अलिकति डान्सहरू पनि गराइदिउँ न कि अन्त हजुर हजुर अन्त त्यो त्यो डान्सको लागि चाहिँ लु अब पेरेन्ट्सहरूलाई चाहिँ हामीले त्यो लुगाफाटाहरू चाहिँ भनि राख्नुपर्छ कि त्यो डान्स गर्दा लगाउनको लागि हो अलिकति अँ कस्तो डान्स हुन्छ त्यही हिसाबले लुगाहरू लगाइदियो भने चाहिँ राम्रो देख्छ नि डान्समा हजुर त्योहरू गर्नुपर्छ अनि हामीले प्लस हामीलाई टिचर्सहरूको लागि पनि त्यहाँ अलिकति खानेकुराको व्यवस्था गरौँ होइन नानीहरूलाई पनि अनि मनोरञ्जन मनोरञ्जन इन्टरटेन्मेन्टको लागि डान्स भयो नानीहरूलाई के के हुन्छ नि खेलाहरू गरौँ है सानोतिनो हजुर हजुर सजिलो डान्सहरू नै दिउँ न तर एकदमै इन्टरटेन्मेन्ट खाल्के क्या नानीहरूलाई पनि मजा आओस् न है हजुर हजुर चियरहरूको चियरहरूको हजुर हजुर हजुर चम्चीको पनि राखिदिउँ होला हौ है मिस क्या हौ त्यो निम्बु हालेर चम्चीमा निम्बु हालेर त्यो कुद्ने हजुर हजुर हजुर हुन्छ हुन्छ हामीले त्यो विशेष गरेर नानीहरूलाई चाहिँ चिलड्रेन्स डे चाहिँ के को लागि मनाउँछ होइन यति तारिख चाहिँ चौध तारिख नोभेम्बर किन मनाउने त्यो कुराहरू पनि नानीहरूलाई मजाले बुझाइदिउँ हो पहिला चाहिँ हो अन्त हाम्रो हाम्रो मिस सुष्मा हुनुहुन्छ नि उहाँलाई चाहिँ हामीले बोल्नेमा फर्स्टमा राख्नु पर्छ मिस मजाले बोल्नुहुन्छ कि उहाँले चाहिँ मजाले मतलब सबै प्रोग्रामहरूलाई होस्ट जस्तो गरिदियोस् न सोनोबढे ल मिस सुष्माले चाहिँ हुन्छ मिस अहिले राखेँ हुन्छ मिस हुन्छ हुन्छ